यस क्षेत्रको माछाहरूको विषयमा भन्नु पर्दाखेरि यस क्षेत्रमा मा पाइने माछाहरू चाहिँ कत्ले भयो असला भयो बुदुना भयो काफ्ले भयो अनि रानी माछा भयो यी सबै कुराहरू चाहिँ हामी यो ठाउँमा पाउन सक्छौँ अनि सबैभन्दा यसको चलेको चाहिँ कत्ले माछा हो अनि यस ठाउँमा चाहिँ हामी धेरै मात्रामा कुन माछाहरूलाई चाहिँ समातिन्छ भन्दा पनि कत्ले माछा नै हो एकदमै यो चाहिँ बृहत् माछामा बृहत् माछाहरूमा एकदमै बेसी मात्रामा भएको पनि यो कत्ले माछा नै हो र यसलाई नै हामी धेरै पक्रिनु पनि सक्छौँ यसलाई नै धेरै हामी यसकै पनि धेरै डिमान्डहरू पनि हुन्छ मागहरू पनि हुन्छ अनि यो माछाहरूको मूल्य भन्नुपर्दा चाहिँ हामी जो बुदुना भनेर भनिने गर्छ बुदुना माछाको चाहिँ केजीको तपाईँको त्यस्तै तिन सयहरू पर्छ अनि असलाको त्यसरी नै चार सयहरू पर्छ अनि यो कत्लेको चाहिँ छ सयहरू पर्छ यो चाहिँ एकदमै दामी माछा हो अनि यो चाहिँ कस्तो हुन्छ भने खाँदा पनि यसलाई एकदम टेस्ट आउँछ दामी हुन्छ अनि यसलाई पक्रिनु पनि एकदम साह्रो छ किनकि यो चाहिँ जम्प गरेर भागिहाल्छ अनि सानो सानोको ठाउँहरूबाट जम्प गरेर अर्को जग्गा यताउता जाइहाल्छ अनि यसलाई पक्रिनु पनि साह्रो छ यसको त्यही कारणले गर्दा यसलाई पक्रिनु पनि साह्रो छ र यसको मूल्य पनि धेरै छ यसलाई यसको यसलाई मार्न पनि गाह्रो छ र यसको मूल्य पनि धेरै छ र धेरै मात्रामा पाइने पनि हाम्रो ठाउँमा यही नै हो अनि यसलाई चाहिँ खानुमा पनि स्वादिष्ट छ अनि यसलाई पक्रिनु त अलिक गाह्रै छ र पाउनु चाहिँ धेरै मात्रामा पाइन्छ र यसलाई यसको मूल्य पनि एकदमै बढिरहेको छ अनि प्राय जस्तो हाम्रो ठाउँमा चाहिँ यही कत्ले भन्ने माछा नै धेरै मात्रामा पाउने गर्छौँ